म पहिले त बिहान बिहानै उठेर भगवानको निम्ति नुहाईधुवाई गरेर पूजापाठहरू गरेर आफ्नो घरको सबै ठुलाबडा सदस्यहरूलाई उहाँहरूबाट यसरी ढोग गरेर आशीर्वाद लिने गर्दछु र त्यसरी मेरो बिहानको दिन सुरु हुन्छ र त्यसरी नै घरको सबै मानिसहरूलाई उहाँहरूलाई यसरी चिया पिलाएर र त्यसरी मेरो दिनको यो सुरुआत हुन्छ र दिनमा जतिसक्दो म राम्रो कर्म गर्नसक्छु म गर्ने प्रयास गर्दछु र बाटोघाटोमा कसैलाई सहयोग पर्दा सहयोगको निम्ति म अगाडि आउनेछु र त्यसरी नै जतिसक्दो म राम्रो कर्म गर्नपट्टि नै अगाडि बढ्न चाहन्छु र यसरी जति मैले मौका पाउँछु जीवनमा म सबैको सेवा गर्न चाहन्छु